म न्युजपेपरहरू त पढ्दिनँ म त्यति जान्दिनँ पनि सिरियलहरू हेर्छु सिरियलहरू पनि म त्यति मैले हेर्दिनँ हेरेँ भने म सिआइडीहरू हेर्छु क्राइम पेट्रोलहरू हेर्छु मलाई त्यस्तैहरू मनपर्छ जो अब सिआइडीहरूको त्यो जासुस गरेको त्यो उयोहरू गरेको पक्रिएकोहरू चोरहरूलाई पक्रिएको खुनीहरूलाई पक्रिएको हो त्यस्तोहरू हेर्नु मनपर्छ मलाई त्यो सिआइडीमा पनि त त्यस्तै हो त्यस्तोहरू हेर्छु सिरियलहरू त त्यति हेर्दिनँ हेरिहालेँ भने पनि कम्ती मात्रामा हेर्छु है कामगुन दिनभरि काम गर्ने मान्छेले सिआइडीहरू त्यो सिरियलहरू हेर्नु समय पनि त हुँदैन अन्त त्यही हेर्छु मनपर्छ मलाई त्यो खुनीहरूलाई योहरूलाई पक्रिएर खोजेर हिँडेको सिआइडीहरूले जस्तो अभिजित दयाहरूले राम्रो लाग्छ त्यहीहरू बेसी हेर्छु सिरियलहरू त कुमकुम भाग्य हेर्थेँ त्यो पनि आजकल त्यति हेर्दिनँ मलाई त्यहीहरू बेसी हेर्नु मनपर्छ सिरियलहरूको नामहरू त्यति थाहा पनि छैन सिरियल हेर्दिनँ त्यस बेसी सिआइडीहरू हेर्छु तिनीहरू मनपर्छ मलाई